हजुर है हाम्रो भारत हाम्रो भारतमा चाहिँ है यस्तो यस्तो फेसिलिटी छ कि है आफूले अब ठुल्ठुलो है अब ट्युमर भयो एपेन्डिक्स भयो स्टोन भयो तपाईँको भयो अब हुन्छ नि त्यस्तै अब सिजर भयो एपेन्डिक्स भयो त्यसको लागि चाहिँ आफूले रकम लिनुपर्दैन है दिनुपर्दैन जसमा कि हामीलाई फ्री अफ कस्ट छ अनि जसमा कि हाम्रो प्राइभेट हस्पिटल पनि राम्रो राम्रो छ है राम्रो जाँचहरू गर्नुहुन्छ डाक्टरहरूले अनि त्यहाँबाट त्यहाँबाट अब त्यही मात्रै हो अब आफ्नो के भन्छ हजुर प्राइभेटमा पनि राम्रै छ बेट्टर देन यता झन् के अरे गभर्मेन्टमा झन् राम्रो छ नि दबाईको अब अस्पतालमा दबाई नभएको मात्रै आफूले पे गरेर पनि ल्याउनुपर्छ नभने त्यहाँ डाक्टर त्यहाँ नभने यता सरकारी सरकारबाट नि उयो हुन्छ हामीलाई हामीलाई उयो गरिदिनुहुन्छ दबाईहरू पनि उयो दबाईहरू पनि दिनुहुन्छ